नेपाली भाषाको इतिहास र समयक्रम यसको विकास र परिवर्तनलाई सम्झनका लागि हाम्रो पुरानो रेकर्ड्स र अनुसाधनका आधारमा केही गर्नसकिन्छ नेपाली भाषाको इतिहास तिन विशेष क्षणमा विभाजित गर्न सकिन्छ प्राचीनकाल मध्यकाल र आधुनिक काल यस पिरियड पिँढी दर पिँढी माथि नेपाली भाषाको विकास गर्दै जानेगरेको छ नेपाली भाषाको परिवर्तन र विकासमा भन्दा बढी जानकारी प्राप्त गर्नको लागि नेपालको इतिहास सांस्कृतिक परिवर्तनता तथा भाषा अनुसाधना गर्न आवश्यक छ